उत्तर भारत र दक्षिण भारतका सांस्कृतिक भिन्नताहरू भन्नपर्दा विशेष रूपमा खान पान लुगा फाटा मौसम राजनीति साक्षरता भूगोल अवसर आदि सबै कुरा नै हामी भिन्नता हामी देख्छौँ उत्तर भारत एउटा के अरे पूर्वपट्टि उत्तरपट्टि दिशापट्टि भएकोले गर्दा चाहिँ त्यो एउटा हिमस्थल हो अलिकिति चिसो ठाउँ हो दक्षिण भन्ने बित्तिकै हामी घामको है एकदम तातो मौसमको हामी सम्झाना गर्छौँ है र हामीलाई थाहा पनि भएको कुरो र त्यहाँ एकदमै पातलो लुगाहरू है उनीहरूले जुन प्रकारको लुगा फाटा लगाउँछन् त्यो हेर्दा हामीलाई दक्षिण के अरे दक्षिणको लुगा फाटा हेर्दा र हाम्रो उत्तरको लुगा फाटा हेर्दा चाहिँ धेरै कुरामा भिन्नता छ हामी तातो तातो उत्तरमा लगाउँछौँ भने दक्षिणमा हामी लुगै लाउन सक्ने अवस्था हुँदैन है लुगा फाटामा पनि त्यहाँ भिन्नता पर्छ खान पान पनि भनौँ भने दक्षिणमा गुलियो गुलियोहरू मात्रै प्रायः हुन्छन् भने उत्तरमा हामी पिरोहरू चिप्लो चाप्लो सबै खान्छौँ उत्तरमा है त्यहाँनिर लुगा फाटा खाने कुरा भइहाल्यो भाषा पनि उहाँहरूको अलिकति हामीलाई अलिक अर्कै हुन्छ र हाम्रो उत्तरको अर्कै हुन्छ भाषा भाषा भाषिक भिन्नता पनि छ उहाँहरूको भाषाहरू अलिकति हामीलाई असुविदा लाग्छ भने उत्तरहरूकोलाई भने दक्षिणकोहरूलाई हाम्रो भाषा असुविदा लाग्छन् है भाषिक भिन्नता पनि छ राजनीति त अब राजनैतिक भिन्नता भन्नै परेन है उत्तरको राजनीति गर्ने तरिका नै अलिक अलग छन् भने दक्षिणको राजनीति गर्ने तरिका पनि अलगै छन् त्यो पनि हामी देख्छौँ भौगोलिक रूपमा त हामी भूगोल हेरौँ भने त अब हामी हिमाल तर्फमा छौँ भने उहाँहरू एकदम तातो समतलतिर छन् जस्तो मलाई लागेको लाग्छ र यही हो उत्तर दक्षिण भारतको मुख्य सांस्कृतिक भिन्नताहरू